मलाई पर्यटकहरूसँग कुराकानी गर्नु धेरै मन लाग्छ किनकि के हुन्छ भने उनीहरूको ज्ञान होइन सबै एक समान हुँदैन क्या उनीहरूको बातचित कसरी बात गर्छ के गर्छ आफू उनीहरूसँग त्यही हिसाबले बात गर्नु अब उनीहरूको राम्रो कुरो के कुरो हुन्छ त्यसलाई सिक्नु भाषा सिक्दै जान्छ उनीहरूको र र उनीहरूसँग एक अर्काको हाम्रो यो सौन्दर्यहरू बताउँदै बताउनु धेरै मज्जा लाग्दै जान्छ र उनीहरूसँग बात गर्नु किन मन पर्छ भने अब उनीहरूको एक प्रकारको बातचित गराईहरू कति हुन्छ पर्याटकहरूसँग कति पर्यटकहरूसँग राम्रो कुरोमा विवाद हुन्छ र यस्तै ज्ञानहरू लिन आफूलाई चाहन्छु यसैले कुराकानी गर्नु धेरै मन पर्छ